मेरो किचनमा अहिले मिक्सी छ ग्यास चुला छ फ्रिज छ राइस कुकुर छ पहिला त हाम्रोमा मिक्सीहरू राइस कुकर ग्यास सिलिन्डर केही थिएन फ्रिजहरू थिएन फ्रिजहरू नहुँदाखेरि हामीले बासी खानाहरू फ्याँक्नु पर्थ्यो केही अब मासुहरू ल्याएर राख्दाखेरि पनि हामीलाई असजिलो हुन्थ्यो अहिले त फ्रिजमा लगाएर राख्दा धेरै नै सजिलो हुन्छ अर्को कुरा फेरि मिक्सीमा अचारहरू पिस्नु सजिलो भएको छ अहिले त मलाई पहिला त सिलौटो लोहोरोमा पिस्नु पर्थ्यो पिँधिन्थेन राम्रोसँगले कति मेहनत गर्नु पर्थ्यो अहिले त मेहनतै गर्नु पर्दैन मिक्सीमा मजाले पिनिहाल्छ सजिलो भएको छ राइस कुकरमा खाना बनाउनु अनि यता फेरि ग्यासमा एकपट्टि भात एकपट्टि दाल सब्जी पकाउँदा पनि हुन्छ पहिला त अब त्यस्तो थिएन हामीले दाउरा खोजेर ल्याउनु पर्थ्यो दाउरा खोजेर ल्याएर चुला बाल्नु पर्थ्यो फेरि भात पकाउनु पर्थ्यो त्यहाँदेखि सब्जी त्यहाँदेखि दाल हामीलाई धेरै गाह्रो हुन्थ्यो अहिले त धेरै पानी तताउने भाँडा कुँडादेखि लिएर मिक्सी ग्यास सिलिन्डर राइस कुकर फ्रिज हुनाले धेरै सजिलो हुन्छ चिसो पानी खानु मन लाग्छ गरम महिनामा त्यति बेला पनि फ्रिजमा टक्क बोतलमा लगाई राख्यो चिसो पानी खानु पाइन्छ हामीलाई धेरै सजिलो भएको छ अहिले त पहिला त दाउरा जङ्गलबाट बोकेर ल्याएर पनि चिरेर त्यसलाई सल्काएर भात पकाउनु पर्थ्यो कति ढिलो हुन्थ्यो तर ग्यास सिलिन्डरमा एकै छिनमा हुन्छ मिक्सीमा अचार पिँध्नु एकै छिनमा हुन्छ पहिला त कम्ती गाह्रो हुन्थ्यो हामीलाई आम्ममा पिँध्नु पर्थ्यो पिँधिन्थेन ल्याप्टा ल्याप्टै खुरसानीकोहरू बस्थ्यो हामीले त्यसरी पनि जीविका चलाएको छौँ अहिले त धेरै सजिलो छ अहिले त हामीलाई धेरै सजिलो लाग्छ त्यही भएर फ्रिजमा के के कुरो राख्नु नानीहरूलाई आइसहरू बनाउनु पनि सजिलो हुन्छ पहिला त त्यस्तो थिएन पहिला त आइसहरू खानु पनि पाउँथेन अहिले त नानीहरूलाई घरमै बनाइदिनु पर्छ हामीलाई बस्तीमा घर भए पनि हाम्रो बगानमा घर भए पनि हामीले सबै कुरो अहिले खानु पाउँछौँ फ्रिजले गर्दाखेरि ल्याएर फ्रिजमा राखे पछि कति दिन दुई दिन तिन दिनसम्म हामीलाई खानु दिन्छ त्यही भएर चाहिँ हामीलाई सजिलो हुन्छ